घरको द्वार सङ्घारतिर पानीमा गोबर फिटेर छर्किनुको मुख्य कारण भनेको गोबरमा गाईको गोबरमा धेरै प्रकारको कीटनाशक तत्त्वहरू रहेको कारणले गर्दाखेरि यसले मानिसहरूलाई समस्यामा पार्ने किटाणुहरू भएको ठाउँमा लिपेर गोबर छर्किनलाई यसलाई मानिसहरूबाट दुर्गन्धबाट पनि हट्ने साथसाथै किटाणुहरूलाई पनि नाश गर्ने मान्यता रहेको छ